हेलो तपाईँ टुरिस्ट एजेन्सीको ड्राइभर हुनुहुन्छ ए अँ मलाई यो अफिसबाट नम्बर दिएको कि टुरिस्ट एजेन्सीबाट अन्त म चाहिँ अलिक पहाड घुम्नको लागि आउन चहान्छु अहिले स्कु नानीहरूको स्कुल पनि छुट्टी छ अन्त त्यसैले गर्दा यो विकभरि चाहिँ फ्री हुनाले म घुम्नु आउनु पर्यो भनेर चाहिँ अब अलिक तपाईँसँग जानकारी लिऊँ भनेर अब कहाँ कहाँ चाहिँ अब जानु पर्ने कस्तो राम्रो जग्गाहरू मलाई बताइदिनुहोस् न एकचोटि कहाँ कहाँ कहाँनिर चाहिँ अब फुडिङ लजिङ हो हो अब एक विकको लागि वान विकको लागि चाहिँ मिलाइदिनु सक्नुहुन्छ

होमस्टे पनि चाहिएको अझा अलिक साइटसिनहरू पनि जानु थियो अन्त अलिक यो वाटर फल्सहरू घुम्नु थियो अन्त थप मलाई जानकारी गराइदिनुहोस् न हजुर अब मलाई त अब त्यही सबै कुरोको सुविधा होस् होइन खानु बस्नु ठिक टाइममा होस् त्यस्तो मिलाइदिनु सक्नुहुन्छ भने म आउँछु नि भोलि हुन्छ भोलि तपाईँ आइ सिलगढी आइदिनुहोस् न त्यसो भए एक दुई माइल चेक पोस्टमा हामीलाई पिकअप गर्नु ल दस बजी चाहिँ तपाईँ आइपुग्नुहोस् न हजुर हुन्छ हुन्छ